अहिले हाम्रो क्षेत्रमा कतिपय विभिन्न जातका मानिसहरू हामी यहाँ बसिरहेका छौँ जसमा कि हामी अहिले बिहारी कैँया भोटे लाप्चे सबैजना हामी एक जस्तो भएर बसेर आफ्नो आफ्नो काम गरिरहेको छ उनीहरूले आफ्नो आफै निभाइरहेका छन् अरूले आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो निभाइरहेको छ र हामी एकाअर्कामा चाहिँ एक भएर हामी बसेर काम गरिरहेका छौँ